तपाईँको उत्तर पुस्ताको नै भन्नु पर्दाखेरि म म पनि बिचकै पुस्ता हो पहिला जहाँसम्म लाग्छ पहिलाको कुराहरू अहिले कति नानीहरूले मनन गर्दैनन् है तर यो पनि एउटा अब जसरी बाउ बाजेले बाजे जिजु च्याप्चुदेखि लिएर सिकाउँदै आएको कुराहरू हामीले हाम्रोसम्म आइपुग्दा त हामीले मनन गरिरहेको छु मैले पनि मान्छु म प्रायः प्रायः पुरानै कुराहरूलाई जोड दिने मेरो एउटा आदत त्यो पनि छ अन्त जत्तिसम्म मैले कोसिस गरेको चाहिँ अहिलेको नानीहरूलाई त्यही कुराहरू सिकाउने हो र नानीहरूलाई सिकाउने अलिकिति कस्तो प्रकारले सिकाउनु पर्छ भनेदेखि अहिलेको नानीहरूलाई जुन हाम्रो रीति रिवाज परम्परा इत्यादि छ नि त्यो कुराहरू सिकाउने भनेको चाहिँ उनीहरूलाई क कति बेला फ्री हुन्छ उनीहरू अलिकति खाली हुन्छ त्यो समय कुन कुन मिलाएर चाहिँ उनीहरूलाई सिकायो भनदेखि चाहिँ जहाँसम्म लाग्छ उनीहरूले पनि त्यो नानीहरूले हाम्रो निर्देशनलाई मान्छ तर मान्ने तरिका पनि अलिकति आफ्नै उनीहरूकै उनीहरूले छर्लङ्गै बुझ्ने तरिका पहिलाको तरिकाले हुँदैन पुरानो यस्तो हो उस्तो हो भनेर भन्ने त त्यही हो तर अलिकति अर्को तरिकाले भन्नु पऱ्यो उनीहरूलाई अन्त म चाहिँ कसरी गर्छु भन्देखि मेरै घरको कुरा गर्छु म फाल्टुको त कुरा गर्दिनँ मेरो नानीहरूलाई चाहिँ जसरी हामीले पहिला आमा बाउले आमा बाउको कुरा गर्छु म आमा बाउले बाबाले चाहिँ जस्तो कुराहरू खानाहरू खानु सिकाउनुभयो नाच्नु गाउँनु इत्या इत्यादि पूजा पाठ जे सिकाउनु भयो त्यो चाहिँ म के सिकाउँछु भन्दाखेरि चाहिँ यो भनेको यस्तो हो यो भनेको यस्तो प्रकारले जस्तै हामी कोदोको ढिँडो खायौँ कोदोको ढिँडो यस्तो हुन्छ र खाएर पनि हेर् र खान्छ पनि मेरो नानीले अनि कोदोको कलर चाहिँ यस्तो हुन्छ तिमीहरूले आँखाले अहिले तिमीहरूले त अङ्ग्रेजीमा खालि ब्ल्याक खालको यस्तो के के भन्छ तर कालो कालो यसको जातै कालो हो तर जति यसको काल कालो यसको कलर यस्तो रङ्ग यस्तो कालो छ त्यति नै यसको गुण सेतो छ म त्यसरी जनाउँछु मेरो नानीलाई अन्त जस्तै हामी गहुँको आटाको आटाको ढिँडो पनि खान्छौँ म जसरी खान्छु मेरो नानीले त्यसरी खान्छ मैले त्यो सिकाएको छु त्यो लागु भइरहेको छ त्यसरी नै सिकाउने हो साथ साथै हलका तरिकाले उनीहरूको त्यो जुन अवस्था विचार गरेर भन्नु पर्छ उनीहरूलाई सिकाउनु पर्छ तत्कालै मोबाइल खेलाएको बेलामा सिकाउने होइन उनीहरूलाई र नातिहरूको जुन अहिलेको आदत छ बानी बेहोरा छ र पुरानो कुरोसँग उनीहरूको पुरानो कुरासँग उनीहरू जोडिने हो भनेदेखि चाहिँ सिकाउने तरिका त्यही हो मैले चाहिँ त्यसेरी सिकाएँ सबै कुरो अलिक यथार्थमा जनाउँदै जनाउँदै त्यसमा कुनै भाषा मिसाएर होइन शुद्ध नेपालीमा हामीले त्यसरी म चाहिँ त्यसो गर्ने गर्द्छु हो अन्त